हेलो हजुर

ए हजुर भन्नुहोस् न ए हजुर भोलि त नभ्याउला जस्तो छ कि होइन भोलि नजाऔँ न भोलि के भन्छ मेरो नानीको ट्युसन छ कि इक्जाम पनि चल्दैछ हो अनि अलिकति मिलाएर एक दुई दिन बादमा जाऔँ न छब्बिस जनवरीमा जाऔँ अन्त हजुर अँ मजाको बनाएको छ भन्दैथ्यो अस्ति गएको थियो कि अँ त्यतिखेर मजाको बनाएको छ भन्दैथ्यो अन्त फेरि के भन्छ ऊ योहरू खानाहरू चाहिँ के के बोक्नु हो

के भन्छ ड्राई पिकनिक जाने कि उतै बनाएर खाने हजुर अनि के भन्छ ऊ यो ऊ यो गरौँ न त अन्त के भन्छ म मासुहरू बनाउँछु हो अनि तपाईँ चाहिँ नानीहरूलाई अब ऊ यो त मन पराउँछ उयोहरू बनाइदिनु न नुडल्सहरू बनाइदिनु न फास्ट फुडहरू नै लैजाऔँ नानीहरूले त्यस्तो त मन पराउँछ अँ लैजाऔँ न अन्त नानीहरूलाई अब रमाइलो त्यस्तो लगेको छ भने चाहिँ है हुन्छ त त्यस्तोहरू लाँदा पनि छिट्टै निस्किनु पर्छ नानीहरूसँग राति हुन्छ हो छिट्टै निस्किनु पर्छ कति बजी भन्दाखेरि दस बजीतिर निस्किऊँ

अँ घरको कामहरू पनि सक्नु पऱ्यो नि त अनि अँ रिजर्भ गर्ने हजुर ए हजुर ए अन्त त्यो भाइले त महँगो गरेको थियो त त्यति बेला त ए सस्तै रहेछ त नि अँ अस्ति त कन्याम जाँदा त आम्म पुरै भन्यो नि त उसले

ए हुन्छ ए हुन्छ टाइमिङहरू त्यही है टाइमिङहरू त्यही है हुन्छ हुन्छ हुन्छ दिदी